म चाहिँ चुलामा ग्यासमा दुइवटा पकाउँछु हो ग्यासमा भन्दा बेसी मलाई चाहिँ अब चुलामा पकाएको मन पर्छ चुलामा पकाएकोले चाहिँ अब मान्छेहरूको स्वास्थ्यको लागि पनि चुलामा पकाएको खानाले राम्रो गर्छ ग्यासमा पनि अब पकाउनु राम्रो हो छिटो हुन्छ तर ग्यासमा चाहिँ अलिकति डर हुन्छ अब ग्यासले कति उयो कति कुरामा अब हानी पुर्याउनु पनि सक्छ त्यसले गर्दाखेरि ग्यास चलाउनु चाहिँ अलिक डर हुन्छ त्यसले गर्दाखेरि म चुलामा पकाउँछु चुलामा पनि अब डर त हुन्छ धुँवाहरूले आँखा बिग्रिने डर हुन्छ धुँवा हुन्छ तर पनि मलाई चाहिँ बेसी जस्तो अब चुलामा पकाएको खाना मन पर्छ राम्रो पनि हुन्छ चुलामा पकाएको खाना अनि बिसाउँदैन पनि खाना पनि मिठो हुन्छ त्यसैले म चाहिँ बेसी जस्तो चुलामा पकाउँछु